हेलो तपाईँ योनोबाट है भाइ ए हजुर म यहाँ आठ माइल नर्सरी गाउँ कालेबुङबाट बोल्दैछु चिन्नुभयो नि होइन तपाईँको अस्ति जुन मैले सामान अर्डर गरेको थिएँ नि त्यो सामान ल्याउने मान्छेको व्यवहार मलाई ठ्याम्मै मन परेन एकदमै राम्रो छैन उसको व्यवहार हामी त ग्राहक हो ग्राहकहरूलाई राम्रोसँग उसले व्यवहार गर्नु पर्ने ल्याएर सामान ल्याएर यस्तो नराम्रो प्रकारले बोल बोल्छ सबैले त सहनु सक्तैन त्यसले गर्दाखेरि तपाईँले त्यस्तो व्यक्तिहरूलाई चाहिँ अब काममा राख्नुभयो भने हामी जस्तो ग्राहकहरूलाई चाहिँ असुविधा हुन्छ त्यो कुरा चाहिँ तपाईँले ध्यान दिनुहोस् तपाईँको कम्पनीले तपाईँको होटलले है नभएदेखि त अब हामीलाई हामी पनि अब त्यसरी नराम्रो प्रकारले बोल्नु नराम्रो व्यवहार गर्नु अनि नराम्रो घरमा विभिन्न प्रकारको मानिसहरू आएका हुन्छन् कोही बेला घरमा छोरीचेली मात्रै हुन्छ कोही बेला केटाकेटीहरू सुतिरहेको हुन्छ कोही बेला बुडाबुडी मान्छेहरू हुन्छ बिमारी हुन्छ आएर रिङ रिङ बेल बेल छ बेल नलगाएर चाहिँ ढ्याक ढ्याक ढ्याक ढ्याक ढ्याक ढ्याक ढ्याक पारेको पारेकै पारेको पारेकै पल्ल अस्ति पनि त्यसै गऱ्यो यो मान्छेले त्यही भाइ आएको थियो अस्ति पनि बेल लगाएको लगाएकै लगाएको लगाएकै एकपल्ट दुईपल्ट लगाएपछि हामी माथिल्लो तलाबाट झर्नु ओर्नु समय लाग्छ नि त्यति बेला त झन् म पनि थिइनँ मेरो बाबा मात्रै हुनुहुन्थ्यो बुढो मान्छे झन्डै नब्बे वर्ष पुग्नु आँटेको मान्छे हो माथिबाट सिँडीबाट झर्दाखेरि बिस्तारी झर्नु पऱ्यो समाउँदै झर्नु पऱ्यो बेल बजाएको बजाएकै बजाएको बजाएकै गर्नु भयो हरे फेरि आज पनि त्यस्तै गर्नु हुँदैछ त्यो बाहिरबाट ढ्याक ढ्याक ढ्याक ढ्याक ढ्याक ढ्याक त्यहाँबाट फेरि अब म हामी भित्र थियौँ म त भित्र बाथरुममा नुहाउँदै थिएँ नुहाएर नुहाउँदै गरेको मान्छे एकैचोटि छोडेर आउनु कसरी सक्छ त्यो कारणले गर्दाखेरि अलिकति ढिलो भएको यति साह्रो नराम्रो व्यवहार गऱ्यो त्यो भाइले अब भन्ने अब उसले जस्तो प्रकारले बोल्यो जस्तो प्रकारले व्यवहारहरू गऱ्यो त्योसँग त म बोल्नै सक्तिनँ अब कसरी उसलाई भन्नै सक्तिनँ अब उहाँलाई यदि त्यस्तो हो भने त कसरी अब मैले तपाईँकोबाट त्यसरी सामान अर्डर गर्नु सामान कसरी मगाउनु त्यस्तै मान्छे सामान राम्रो भए पनि तपाईँको कम्पनी राम्रो भयो भने पनि तपाईँको जुन काम गर्ने मान्छे छ त्यो काम गर्ने मान्छे यो मेरो घरमा आउने मान्छे चाहिँ ठिक छैन मसँग मात्रै त्यस्तो व्यवहार गरेको या त अरूसित पनि गरेको हो त्यो मलाई थाहा छैन तर अब मसँग चाहिँ मेरो घरमा चाहिँ मसँग मात्रै होइन अब मेरो बाबासँग नि अस्ति थुप्रै कुरा भनेर गएछ राम्रो नराम्रो कुराहरू पनि भनेर गएछ बुढो मान्छेले केही पनि भन्नु भएन म बेलुका ड्युटीबाट आउँदाखेरि भन्नुभयो यस्तो यस्तो यस्तो यस्तो भयो गऱ्यो त्यो डेली डेलिभरी बोयले कसले मगाएको अबदेखि नमगाउनु त्यो मान्छेकोबाट त्यो कम्पनीबाट त्यो मन्छे त्यो आउँछ भने भनेर भन्नु हुँदैथ्यो आज म आफैलाई पनि त्यसो गऱ्यो भनेपछि तपाईँहरू आफै सोच्नुहोस् अब यो मान्छेले चाहिँ कसरी चाहिँ अब तपाईँहरूको गाहकी बढाउनु त होइन अझै घटाउँछ त्यो निश्चित छ यस्तै प्रकारको व्यवहार हो भने या त तपाईँले या त उसलाई कामबाट निकाल्नु भनेर त म भन्दिनँ तर मेरो घरमा चाहिँ कुनै पनि डेलिभरी अर्डर ले पठाउँदाखेरि चाहिँ त्यो भाइलाई चाहिँ नपठाउनु होस् त्यो भाइको बोल्ने तरिका ठिक छैन राम्रोसँग बोल्नु पनि जान्दैन अब नभएदेखि त एउटा मान्छेकोमा बोल्नेको एउटा पोलाइटनेस हुन्छ मान्छेसँग बोल्ने एउटा सौहार्दता हुन्छ बोल्ने एउटा व्यवहार हुन्छ राम्रो व्यवहार न त उसको शारीरिक व्यवहार राम्रो छ बडी ल्याङ्ग्वेज न राम्रो छ शारीरिक भाषा पनि राम्रो छैन उसको मुखको बोली पनि राम्रो छैन त्यो कसैलाई पनि रेस्पेक्ट गरेर इज्जत गरेर बोल्ने उसकोमा कुनै त्यो यस्तो मैले केही पनि देखिनँ साह्रै ठाढे मान्छे ठाढो पाराले बोल्ने ग लगे लैजा नलगे मेरो केही पनि छैन भनेको जस्तो प्रकारले त्यसरी उसको व्यवहार हामीले त त्यसै मागेको होइन तपाईँकोबाट त्यसै यो डेलिभरी मागेको हामीले सामान त्यसै किनेको होइन हामीले पैसा दिएको छौँ पैसा दिएर किनेको जुन पैसा चाहिँ कमाउनुको निम्ति कति साह्रो पर्छ तपाईँहरूलाई थाहा छ होइन हामी जस्तो साधारण मान्छेलाई त्यति पैसा कमाउनु कति साह्रो पर्छ र त्यो पैसाको सही प्रयोग होस् त्यो पैसाको सही प्रयोग भएर हामीलाई पनि त्यो तपाईँहरूले पठाएको सामानको फाइदा होस् अनि तपाईँलाईको पनि व्यापारमा फाइदा होस् अनि त्यहाँ डेलिभरी गर्ने काम गर्ने अन्य जति काम गर्ने कर्मचारीहरू छन् उनीहरूको पनि घर चलोस् उनीहरूलाई पनि राम्रो सङ उनीहरूको पनि घर परिवार चलोस् भन्ने धेयले हामीले गर यसरी मगाएको तर एकदमै राम्रो छैन यो भाइको चाहिँ सोच नै बोलीचाली नै सबै नकारात्मक त्यस्तो प्रकारले बोल्दाखेरि चाहिँ ठिक हुँदैन जस्तो मलाई लाग्यो र चाहिँ म तपाईँलाई अनुरोध गर्छु तपाईँले उमाथि के एक्सन लिनुहुन्छ त्यो मेरो भन्नु केही पनि छैन एक्सन लिनु होस् कि नलिनुहोस् त्यो पनि मलाई भन्नु के पनि छैन तर मेरो घरमा पठाउँदाखेरि चाहिँ कृपया त्यो भाइलाई अबदेखि चाहिँ नपठाउनुहोस् नत्र मैले पनि कुनै प्रकारको कार्वाही गर्नु बाध्य हुन्छ सधैँ सधैँ त्यस्तो व्यवहार भयो भने मान्छेसँग राम्रो हुँदैन दुईपल्ट भयो त्यो भाइले त्यसो गरेको अब तेस्रोपल्ट पनि फेरि त्यस्तो गऱ्यो भने साँच्चै मसँग राम्रो हुँदैन त्यति बेला कुनै पनि घटना भयो भने त्यसको जिम्मावार चाहिँ तपाईँ पनि हुनुहुन्छ त्यो भाइ पनि हुन्छ कम्पनी पनि हुन्छ र म तपाईँहरूलाई फेरि पनि अनुरोध गर्छु कृपया तपाईँहरूले यसरी अलिक राम्रो व्यवहार भएको मान्छेहरूलाई नियुक्ति गर्नुहोस् या त यस्तै व्यवहार भएको मान्छे नै पाउनु भयो भने पनि कमसेकम उहाँहरूलाई तपाईँहरूले ग्राहकसँग कस्तो प्रकारले चाहिँ डिल गर्नु पर्ने कस्तो प्रकारले व्यवहार गर्नु पर्ने त्यो विषयमा तपाईँहरूले तालिम दिनुहोस् प्रशिक्षण दिनुहोस् उहाँलाई सिकाउनुहोस् क्लास गराउनुहोस् त्यसो हो भने चाहिँ अब उहाँहरूलाई पनि अलिक त्यो ज्ञान हुन्छ र ज्ञान नै नभएर हो कि या त उ त्यस्तै परिवेशमा सानैदेखि हुर्केर पनि उसको व्यवहार त्यसको त्यस्तो भएको हुनु सक्छ तर उसलाई प्रशिक्षण दिन सक्यो भने तपाईँहरूले कम्पनीको तर्फबाट क्लासहरू गराउनु सक्नुभयो भने कम्पनीको तर्फबाट तपाईँहरूलाई त्यो केटाहरू त्यसरी त्यस्तो व्यवहार गर्ने पनि सुध्रिन्छ त्यस्तो धेरै भएको छ त्यो धेरै ठाउँ नराम्रो मान्छेहरू पनि त्यसरी प्रशिक्षण लिएर कसैको भनाइबाट कसैको तालिमबाट राम्रोसित उनीहरू सुध्रिएर राम्रो व्यवहारहरू गरेको घटनाहरू छ नि त त्यो उदाहरणहरू छ नि त होइन त तपाईँहरूले त्यसरी पनि गर्नु सक्नुहुन्छ तपाइँहरूले यदि त्यसरी क्लास गराउँदाखेरि पनि उसलाई तालिम दिँदाखेरि पनि उसको व्यवहारमा परिवर्तन आएन नराम्रै व्यवहार गर्छ राम्रो व्यवहार गर्नु सकेन भने चाहिँ त्यस पछाडि चाहिँ तपाईँहरूले एक्सन लिनुहोस् किनभने उसको पनि घर परिवार छ निश्चय पनि उसले पनि घर परिवार पाल्नुपर्छ त्यो कारणले गर्दाखेरि चाहिँ म अनुरोध गर्छु जबसम्म तपाईँहरूले यो यो भाइलाई त्यो भाइलाई तपाईँहरूले प्रशिक्षण दिएर राम्रो व्यवहार गर्ने बनाउनु हुँदैन तबसम्म मेरो घरमा कुनै पनि डेलिभरी उयो गर्दाखेरि पठाउँदा त्यो भाइलाई नपठाइदिनुहोस् भनेर म अनुरोध गर्दछु